हाम्रो मङमाया राम्रो छ यसो खेतीबालीहरू पनि हुन्छ अन्त सबै सुन्दर साथहरू हाम्रो यहाँ मन्दिरमा सानो सत्सङ्ग भवन छ त्यहाँनेरि सबैजना भेला हुन्छ भजन कीर्तन हुन्छ जन्माष्टमीहरू पनि मनाइन्छ यसो बितकहरू पाराइनहरू हुन्छ अन्तखेरि हामी बारीमा काममा पनि बिजी हुन्छौँ घाँससास काटेर भए पनि मन्दिरमा सुन्नु जान्छौँ एकछिन भए पनि मन्दिरमा आइतवार पिछे प्रार्थना गर्छौँ भजनहरू गाउछौँ अन्तखेरि घाँस गाईलाई घाँससास काट्छौँ बारी खेतीमा पनि खट्छौँ अन्तखेरि अब हामीलाई त यहाँ मङमायामा राम्रो लाग्छ कतै जानु मन लाग्दैन यसो घुम्नु गयो भने यसो कोही कोही बेला गइन्छ तर गाउँ घरमा अब यसो परेको खन्डमा पिछे हट्दैन हामी सबैतिर अघि बढेरै जाइन्छ सबै कसैको दुःख परेकोमा सघाउपघाउ गर्नु गइन्छ यसो हातले दिनु नसके पनि उएसमा काम कुरोमा सघाइन्छ परेको खण्डमा पिछे हट्दैनौँ सबैजना वरिपरि भएको सुन्दर साथहरू सबैजना जाइ दिनुहुन्छ सबै धर्मको जातिको सबैजनालाई सहायता दिन्छ गाउँघर सबैतिर काम गरेर परेको खण्डमा पिछे हट्दैन अब बारी खेतीमै यसो सागसब्जीहरू लगाउँछ त्यस्तै अब दुःखहरू गर्नुपर्छ अन्त